नाच्नु जान्दैन आँगन टेढो घरको बाघ वनको बिरालो हात्ती छिर्यो पुच्छर अड्क्यो आँखा चिम्लिनु लामो हात गर्नु कान थाप्नु भित्ताको पनि कान हुन्छ अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ उत्ताउली गाई बाघले खाई घरतिर जाँदा वनतिर मुख वनतिर जाँदा घरतिर मुख अजिङ्गरको आहार दैवले जुराउँछ